म चाहिँ दार्जिलिङ निवासी हो दार्जिलिङको हावापानी त एकदम स्वच्छ र सुन्दर किन भने यहाँ त्यति साह्रो गरम नहुनाले गर्दाखेरि हाम्रो पार्वतीय क्षेत्रमा पर्ने हुनाले हाम्रो जलवायु एकदम चिसो खाले न्यानो र राम्रो छ किनभने हाम्रो दार्जिलिङबाट दै कञ्चनजङ्घा हिमालय पर्वत चाहिँ स्पष्ट देखिने कारणले गर्दाखेरि चाहिँ यहाँ प्रायः जस्तो चिसो नै हुने गर्छ र विशेष गरी चाहिँ अहिले मेरो उमेर छत्तिस वर्ष पुग्यो र मैले केट केटीमा अनुभव गरेको पहिलाको दार्जिलिङ र अहिलेको दार्जिलिङमा चाहिँ मैले अलिकति फरक देख्छु किनभने पहिला दार्जिलिङमा यस्तो भिड भाड थिएन गाडीहरू त्यति ज्यादा चल्थेन र हाम्रो क्षेत्रमा पनि पानीहरूको मुहानरू जहाँ पनि जहाँ पनि हुन्थ्यो राम्रो हुन्थ्यो मिठो शुद्ध तर अहिले चाहिँ यो वातावरण प्रदुषित भएको कारणले गर्दाखेरि चाहिँ जति सक्दो लाग्छ हाम्रो दार्जिलिङको जलवायु पनि अलिकति परिवर्तन भएको जस्तो किनभने पहिलातिर हाम्रो क्षेत्रमा यो डल्ले खुर्सानीहरू एकदम राम्रो हुने गर्थ्यो तर अहिले चाहिँ हाम्रो क्षेत्रमा चाहिँ प्लेन साइडमा हुने प्रायः प्रायः फसलहरू हुने गर्छ तर अब जुन हाम्रो गाउँमा हुने फसलहरू चाहिँ अहिले हामी बसेको भेकदेखि चाहिँ अलिक माथि लेक जहाँ लेक जहाँ लेक भन्छौँ चिसो जगा अहिले त्यहाँतिर हुने गर्छ पहिला चाहिँ हाम्रो जगामा हुने चिजहरू चाहिँ अहिले प्रायः प्रायः हुनु छोडिसकेको छ र मैले अनुभव गरेको चाहिँ मेरो अहिलेसम्ममा चाहिँ पहिलाको हेरेर चाहिँ अहिले दार्जिलिङको वातावरण नै वातावरण भन्दा नि जलवायु नै अलिकति परिवर्तन भएको महसुस गर्छु म